औ प्रमिला हेर न त्यो हामीले त्यो भैयाको बाट कुर्ती लिएको थिएँ नि कस्तो हौडेको भन न एक पल्ट लगाएको कि भन न राति त क्या त घरमा आउँदा ओर्दा त भुवा उठेर होइन रङ गएर एकदम कस्तो हाउडेको रङ भइदिइरहेको रहेछ होइन तिमी पनि नकिन है अबदेखिको त्यहाँबाट कुर्तीहरू धोएर त नि भन न पोचा जस्तो भइरहेको छ अहिले त घरको पोचा बनाउने लाइकको भइरहेछ त्यत्रो महँगो दाममा ल्याएको लुगा भन त कस्तो खाले अलिकति सोचेर दिनु पर्छ नि है छैन राम्रैको त्यत्रो महँगो दामको लुगा लु भन त अब के गर्नु नि छ्या अलिकति त्यो भैयाले पनि हेरेर दिनु पर्छ नि नि छैन कस्तो भइरहेको छ हेर न भुवा उठेर न त्यो लुगा लगाएर त हामी सुतेको पनि छैनौँ बसेको भए पनि छैनौँ त्यतिकै हिँड्दै गएको होइन अघि हामीहरू कस्तो भुवा उठेर होइन कस्तो मैला कलरको भइरहेको रहेछ अहिले त घर आउँदा हेरेको त भन न हाउडेको अब त नकिन है तिमी पनि त्यहाँबाट लुगाहरू चाहिँ त्यो भैयाले हौडे हौडेको लुगाहरू लुगाहरू मात्र बेच्दो रहेछ त्यो कुर्ती पनि हेर त त्यत्रो महँगो दाममा लिएर अब के गर्नु त्यो कुर्ती भन त लगाई पनि सकिहाल्यो अब फर्काऊँ भने पनि होइन छ्या छक्कै पर्नु खाले छ हो त्यो भैया त अन्त नलेऊ है त्यहाँबाट कुर्तीहरू तिमी पनि त्यो भैयाले त अरू बेला त राम्रो राम्रो लुगाहरू राख्थ्यो त अहिले चाहिँ के भएको नि त्यो भैयालाई छ्या राम्रो राम्रो लुगाहरू राख्नु त राम्रो राम्रो राम्ररी बेचिन्छ होइन छैन कस्तो मन परेर किनेको लुगा हेर न अब म के लगाउनु भन त भोलि भुवै भुवा उठिरहेको छ होइन पछाडिपट्टि भन न फेरि च्यातिरहेको रहेछ दुलो दुलो परिरहेको रहेछ त्यो यतापट्टि के भन्छ त्यसलाई क कलरको साइडपट्टि चाहिँ नि दुलो दुलो परिदिइरहेको कस्तो खाले हेर हामीले हेरेर लिँदा फेरि त त्यस्तो थिएन होइन अर्को हालिदियो कि क्या हो त्यो भैयाले मलाई त पुरा रिस उठिरहेको छ भन न छक्क पर्नु बेहोराको रहेछ हो अलिकति राम्रो लुगाहरू होइन त्यसरी बेच्नु ओर्नु छैन त्यो भैया मलाई त रिस उठिरहेको छ हो कस्तो खाले तिमी तिमी त नकिन्नु है म त अब अरूहरूलाई पनि भन्छु त्यो दोकानबाट लुगाहरू नकिन्नु भनेर हामी कस्तो उयो गरेर लिन्छौँ होइन लुगाहरू छैन त्यत्रो दाममा किनेको लुगा लु हेर त अब म के गर्नु म त भएन त्यो भैयालाई भन्नु पर्छ अब भोलि गएर त्यो लुगा त त्यही भैयाको मुखको अगाडि च्यातिदिन्छु म रिस उठ्दो बेहोरा हो छ्या मलाई त कस्तो रिस उठिरहेको छ घरको पोचा बनाउने लायकको पनि छैन त्यो लुगा त अहिले राम्रैको म त यो कस्तो मन परेर किनेको होइन हेर त अहिले घर आउँदाखेरि त छैन कालो काती भएर यसै यो मलाई त कति रिस उठिरहेको छ यस्तो हेर न मुड अफ भयो मलाई त त्यो लुगा देखेर मलाई त रिस उठ्यो पुरा भन्दा पनि पुरा अब त अबदेखिको त म त्यो भैयाको बाट पनि किन्दिनँ होइन तिमी पनि नकिन हो अरूलाई पनि भन्नु पर्छ नकिन्नु नै भनेर मलाई त थेत् अब पोचा बनाउनु पर्छ त्यसले हो अन्त त्यही भैयालाई गिफ्ट गरिदिनु पर्छ अरू त अब के भन्नु होइन भन त अब तिमी पनि नकिन हो म पनि किन्दिनँ त्यो भैयाको दोकानबाट त्यो भैयालाई भोलि मजाले कराउनु पर्छ त्यो भैयाको दोकान गएर मजाले भनिदिनु पर्छ यस्तो लुगा किन बेचेको भन्दै होइन त्यसरी भन्नु पर्छ अस्तिको पनि फेरि त्यस्तै थियो भन न कुर्तीहरू सब कुर्ती एउटा होइन मलाई त लाग्यो अब एउटा कुर्ती हुन्छ ठिकै छ अरू कुर्ती त्यस्तो हुँदैन होला भनेर मैले सोचे थिएँ तर भएन छोड्देऊ